रोस्टी रोशनी रेस्टुरेन्ट हो ए हजुर म तलबाट बोलेको कि भाइ तल भाइ बोलेको र त्यही त अहिले के के छ हौ तपाईँहरूकोमा यसो खानाहरू अहिले मलाई चाहिहालेको कि अलिक यस्तै चार पाँचजना छ हामीहरू साथीहरू है त्यसको लागि अलिकति अर्डर दिउँ भनेको अहिले के के होला हौ तपाईँकोमा अभाइलेबल हजुर ए हुन्छ हुन्छ सुन्नुहोस् न मलाई यसो गर्नुहोस् न त्यसो भए तपाईँले दुई प्लेट उयो चिकन ग्रेबी पठाइदिनोस् है अनि तपाईँले त्योसँग हामीलाई रोटी पठाइदिनुहोस् न है रोटी नै राम्रो हुन्छ होला रोटी पठाइदिनुहोस् हामीलाई कति दुईजना तिन बाह्रवटा पन्ध्रवटा पठाइदिनुहोस् न है पन्ध्रवटा रोटी अनि त्योसँग तपाईँले अलिकति हामीलाई के छ चट्नीहरू केही छ तपाईँकोमा सलादहरू सलाद स्यालेडहरू पनि पठाइदिनुहोस् है त्यसमा अलिक त्यो निम्बु अलिक हालिदिनुहोस् है अनि अर्को त्यति नै होला है र तपाईँलाई हाम्रो त्यो जग्गा थाहा छ होइन होइन त्यो तपाईँलाई मैले त्यो हाम्रो अब ल्याइ हामी त आउनु सक्दैन त्यहाँनिर अलिक टाढै भयो है तपाईँले यहाँनिर पठाइदिनु भयो भने चाहिँ राम्रो हुन्थ्यो भनेर नि अब यहाँ अलिक अबेर पनि भयो है हजुर हजुर एक्ज्याक्ट चाहिँ त्यो तल एउटा टाँसी भन्ने भाइको घर तपाईँले चिन्नुहुन्छ नि होइन त्यो घरदेखि तपाईँले दुई स्टेपमुनि हजुर हजुर म तपाईँलाई बरूभन्दा यो नम्बरमा तपाईँलाई म मेरो नम्बर सेन्ड गरिदिन्छु नि है त्यसमा मलाई त्यो तपाईँले जसलाई पठाउनु हुन्छ उहाँ भाइले मलाई त्यहाँ नजिक टाँसी दाजुको घरको त्यहाँ आएर मलाई कल गरोस् न है अनि कतिजस्तो टाइम लाग्ला हौ तपाईँको यो सबै बनिनुमा ए हजुर हजुर हजुर अलिकति छिटो भए त राम्रो हुन्थ्यो एक घन्टा त अलिक किनभने हामीलाई अलिक भोकै लागिरहेको छ बाटोमा केही नखाइ आएको कि तपाईँले यसो गर्नुहोस् न पैँतालिस मिनेटसम्ममा बनिँदैन त्यतिबेलासम्म बनाइदिनोस् न है हजुर हजुर हजुर ए हुन्छ हुन्छ एकदम धन्यवाद तपाईँलाई अरू त त्यस्तो केही छैन है अरू के छ तपाईँकोमा अरू त के खानु अरू त त्यति नै हो है र मलाई फोन गर्नुहोस् न म तपाईँलाई यो नम्बरमा फोन पठाउँछु नि है नम्बर हुन्छ थ्याङ्क यू